भाइ तपाईँको रेस्टुरेन्टबाट मैले खाना मगाएको थियो तर त्यो खाना पिरो भएर अलिक नमिठो पनि रहेछ र मेरो घरमा बुढाबुढी हुनेको कारणले गर्दा यो खाना म फर्काउन चाहन्छु